अब हाम्रो यताखेरि चाहिँ स्टुडेन्टहरू राम्रो राम्रो छ अब खेलकूदहरू धेरैहरू भइबस्छ हाम्रो यहाँनिर ग्राउन्डमा अनि के भन्छ हाम्रो यता ग्राउन्डमा चाहिँ मान्छेहरू धेरै आउनुहुन्छ हजार दुई हजार यस्तोको माध्ययममा अडियन्सहरू हुनुहुन्छ अनि हाम्रो खेलकूदहरू चाहिँ अब जस्तो कि फुटबल भयो क्रिकेट भयो भलिबल भयो अनि त्यहाँबाट हकीहरू धेरै कुराहरू नयाँ नयाँ कुराहरू खेल्छ नानीहरूले हामीले ठुल्ठुलो दादाहरूले जसमा कि अब फुटबलहरू हुँदाखेरि ठुल्ठुलो प्रोगामहरू हुन्छ त्यसमा बोलाउनुहुन्छ दर्शकवृन्दहरू सबैजना भेला हुन्छ त्यसमा कि राम्रो लाग्छ अब सबै दर्शकवृन्दहरू देख्दाखेरि अनि खेलकुदहरू धेरै अहिले धेरैजनाले खेलिरहेको हुन्छ अहिले त्यसपछि सबैले मन पराउँछ सबैजनाले हेर्ने अडियन्सहरू अनि त्यसपछि खेल्नेहरूलाई नै राम्रो लागिरहेको हुन्छ ठुलो ग्राउन्ड हुन्छ जसमा कि प्रोग्रामहरू राम्रो राम्रो हाम्रो र अब के भन्छ स्टुडेन्टहरू भयो स्टुडेन्टहरूको हाम्रो यहाँ बाख्रागोटमा छैन तर बाहिर बाहिर छेउछेउमा छ ठुल्ठुलो स्टुडेन्टहरू यस्तो उयो ओद्लाबारीतिर छ उताउता अब सबैमा त्यो हुन्छ अनि त्यसपछि